पश्चिम बङ्गालमा चाहिँ बस्ने जग्गाहरू धेरै छ होटल छ धर्मशाला छ गेस्ट हाउसहरू हुन्छ त्यही भएर हामी चाहिँ पश्चिम बङ्गालमा बस्ने जग्गाहरू धेरै नै हुन्छ त्यही भएर त्यतै बस्छ मान्छेहरू कोही क अलिकति कम्तीमा पनि कम्ती पैसामा पनि मिल्छ कोही अलिक धेरै पैसामा मिल्छ फ्रीको धर्मशालाहरूतिर पनि पाइन्छ